हजुर दाजु तपाईँ तपाईँ के भन्नुहुन्छ कालिम्पोङ हाट बजारबाट बोल्नु भएको हो मासु दोकानबाट ए हजुर अलिक मलाई के भन्छ सौदा मासु सौदाको सौदा चाहिएको थियो कि बिहीबारको लागि अलिक निक्कै चाहिएको थियो तपाईँकोमा के के पाउँछ होला

ए हजुर मलाई पनि त्यही त्यही चाहिएको थियो कि मलाई चिकन फिस र मटन नै चाहिएको थियो कि बिहाको लागि तर निकै उ उयसमै चाहिएको थियो कि निक्कै बेसी नै हो अन्त मलाई मला म चाहिँ के भन्छ पन्ध्र केजी चिकन अन्त फेरि बिफ फिस यस्तै बिस पच्चिस केजी त्यहाँपछि मटन यस्तै पन्ध्र केजी जस्तो लानु पर्ने कि तपाईँकोमा त्यो मासु मासु फ्रेस नै पाउँछ नि है मलाई पाँच छ दिन एक हप्ता जस्तो लाग्छ पाँच छ दिन हजुर अहिले कसरी छ हौ दामहरू चाहिँ मासुहरूको भन्नु सक्नुहुन्छ तपाईँ ए हजुर हजुर सुन्नुहोस् न अन्त म त अब त्यसरी घप्पै लाने बेसी लाने होइन अन्त अलिक डिस्काउन्ट दिनु हुन्न तपाईँकोमा हजुर हजुर माछामा कति जस्तो घट्छ हौ हजुर बिस पच्चिस केजी हजुर हजुर कति भन्नुभयो हेलो कति भन्नुभयो माछाको चाहिँ तपाईँले ए ए हजुर हजुर हुन्छ उसो भए मलाई आज सोमबार मलाई बुधबारसम्म चाहिएको छ त बिहीबारसम्म चाहिएको छ हजुर म तपाईँलाई बुधबार एकपल्ट फोन गरेर सोध्छु नि ल बुधबार बिहीबार हुन्छ कि हुँदैन भनेर हुन्छ हुन्छ म बुधबार बेलुकातिर गर्छु नि